हाम्रो क्षेत्रमा खासै भन्नुपर्दाखेरि एउटा खेलकुद केन्द्रहरू है छैन

आजभन्दा धेरै वर्ष अगाडि यस क्षेत्रमा एउटा क्लब खोलिएको थियो क्रिकेट क्लब नागरी फार्म क्रिकेट क्लब एनएफसिसी भनेर खोलिएको थियो र त्यो क्लब क्लबले विभिन्न प्रकारको एउटा प्रतिस्पर्धात्मक प्रतिस्पर्धात्मक खेलहरू विशेष क्रिकेट खेलहरू आयोजना गर्थे र हामी पनि त्यसमा सहभागी बन्थ्यो हामी पनि खेल्थ्यौँ र यहाँ हाम्रो एकजना सर हुनुहुन्थ्यो एसके घोष उहाँहरूले सिक सिकाउनु भएको थियो भन्नुपर्दाखेरि नागरि क्षेत्रमा चाहिँ घोष सर एसके घोष सरले चाहिँ यो अहिले जुन प्रकारको एउटा विश्वभरि प्रचलित छ क्रिकेट खेल त्यो खेललाई चाहिँ यहाँ एउटा सरले ल्याउनु भएको थियो एउटा त्यसको परिचय सबैलाई दिनुभएको थियो र अरू खासै त्यस्तो केन्द्रहरू छैन र त्यसरी हामी क्रिकेट खेल्थ्यौँ र फुटबल पनि खेल्थ्यौँ यहाँ पुरानो व्यक्तिहरू थिए जो यस क्षेत्रबाट धेरै नाम पहिला फुटबल खेलेर धेरै नामहरू कमाएका थिए र उहाँहरूले हामी सानो छँदाखेरि अब समय समयमा यहाँका थुप्पा बाहिरका पोख्रेबुङ कतिवटा क्षेत्रको खेलाडीहरूलाई प्रशिक्षण दिनेगर्थ्यो यहाँ नजिकैको एउटा जुन चाहिँ एउटा खेल मैदान छ त्यो खेल मैदानमा विभिन्न प्रकारको प्रशिक्षणहरू दिनेगर्थ्यो उहाँहरूलाई ग ग्राउन्ड वरिपरि कुदाउँथ्यो एउटा व्ययामहरू गराउनु हुन्थ्यो र त्यही प्रकारले एउटा खेललाई एउटा निरन्तरता दिने काम हुन्थ्यो र त्यो क्लबले एउटा सङ्घले विभिन्न प्रकारको एउटा खेलकुद कार्यक्रमहरू गर्थे त्यसमा हामी एउटा हामीले एउटा भाग लिने काम गर्थ्यौँ र खासै त्यस्तो केन्द्रहरू चाहिँ यस क्षेत्रमा छैन अहिले सबैले आफ्नो आफ्नो आफ्नै प्रकारले चाहिँ अब एउटा खेलहरू खेल्छन् र यहाँ आयोजना हुन्छ यो ग्राउन्डमा यो खेलहरू र एउटा कुनै सङ्घले गर् गर्छ खेल आयोजना तर त्यस्तो एउटा बाह्रै महिना एउटा प्रशिक्षण दिने अथवा एउटा खेलकुद केन्द्र चाहिँ यस ठाउँमा छैन्